ए हजुर सब्जीहरू तपाईँले कुन सब्जी चाहिएको ए ए आलु चाहिँ पच्चिस रुपियाँ केजी छ कोपी पैँतिस रुपियाँ हो हरियो मटर हरियो मटर चालिस रुपियाँ यस्तै छ हौ टमाटर पनि पच्चिस रुपियाँ छ प्याज पैँतिस लसुन त एक सौ रुपियाँ पावा हो ए सागहरू छ हौ दिदी साग डुकु छ सिमरायो छ मेथी छ छ मेथी छ चौ त्यो सर्सिमहरू सबै थोक छ हौ तपाईँलाई के चाहिन्छ हजुर प्याज कल्ली छ ब्रोकली छ जरा तपाईँको इस्कुसको जरा छ त इस्कुसको त एक सौ रुपियाँ अब अलिक बेसी लानु भयो भने चाहिँ अब दस रुपियाँ घटाइदिन्छु हुँदैन मैले पैकारी नै नब्बे हो खोइ मैले किन्दा त अब त्यस्तो भएन घटेन गुन्द्रुक त चार सौ रुपियाँ होला आधी केजी किने आ केजी किने भने चाहिँ हुन्छ दुई सौ ए हुन्छ हुन्छ आउनुहोस् न म मिलाइदिन्छु ए हुन्छ दिदी हुन्छ